मेरो बगैँचामा ढकमक्कै फुलहरू धेरै फुलेको छन् धेरै किसिमका छन् अनि फुल्छन् मजाले फुलाउँछु म अनि भ बिहान बेलुका भगवान्मा चढाउँछु अनि वरिपरि पनि माग्न आउँछन् उनीहरूलाई पनि म दिन्छु अनि आफू पनि चढाउँछु भगवान्लाई आइतबार आइतबार हामी यहाँ अब मानव कल्याणको हो र हामी आइतबार आश्रम जान्छौँ त्यहाँ पनि लान्छौँ अब फलहरू पनि फल्छन् वल्लो घर पल्लो घरले सबैले आश गरेको हुन्छ कि तपाईँहरूकोमा त फलहरू फलेको छ भनेर अनि हामी सबैलाई बाँढ्छौँ सबैलाई दिन्छौँ अनि आफू पनि खान्छौँ अनि छोरीज्वाइँहरूलाई पनि अब पठाइदिन्छौँ अनि फलफुल लटरम्मै फलेको मलाई पुरा मनपर्छ म त्यसको सेवाहरू गर्छु त्यहाँ पानीहरू हाल्छु जलमल त्यसमा दिइरहन्छु त्यसले गर्दा हाम्रोमा धेरै फलफुलहरू फलिरहेको हुन्छ धेरै यो भइरहेको हुन्छ र सबैजना आउँछन् कसैले फोटो खिच्छन् कसैले के अरे फुलको ब बिजन माग्छन् कटिङहरू मागेर लान्छन् म सबैलाई दिन्छु र आजसम्म अब दिइरहेको छु अहिले पनि दिइरहन दिन्छु र फुलिरहेको छ मेरो बगैँचामा फुलहरू र ब भगवान्लाई चढाउनु पनि मलाई कुनै खाँचो पर्दैन अरू कोही कोहीलाई अब किन्नु मन छ किन्नु पनि हामी दिन्छौँ र अब अहिलेसम्म त अब लगाइरहेको छौँ बगैँचामा फुलहरू फुलेर मान्छेहरू आउँछन् हेर्छन् फोटोहरू खिच्छन् लान्छन् उनीहरू कसैले फुलहरू माग्छन् हामी दिन्छौँ घरबाट